पुरानो ब्ल्याक एन्ड व्हाइट फोटो राखेको छु अब मेरो बाउआमाको चिनो पहिला पहिला त अब यस्तो मोबाइलहरू थिएन अन्त त्यसकारणले चाहिँ घर घरमै क्यामेराहरू बोकेर फोटो खिच्थ्यो अन्त त्यो फोटोलाई चाहिँ मैले आफ्नो बाउआमाको इज्जतसितले राखेको छु